हेलो के गर्दैछौ अनि हाम्रो पिक्निक जाने प्लान चाहिँ के भयो हौ जाने होइन स्याटर्डे को को जाने हौ ए अँ अनि के के बोक्नुपर्ने हौ म आलुदम पुरी बोकिदिन्छु नि ल तिमी के बोक्छौ ए अरूहरूलाई पनि भन न के के बोक्ने हो भनेर सोध न गाडीमा जाने हो कि यस्तै आफ्नौ स्कुटी बाइकतिर जाने हौ ए अँ अनि यता के भन्छ तिमीहरूको त्यो पन्ध्र माइलमा स्विमिङ पुल छ भनेको होइन त्यहाँ पनि जानुपर्छ है ल ढिलो ढिलो नै त्यहाँनिर यस्तै एन्ट्री फिसहरू चाहिँ कति छ हौ ए अरूहरूलाई पनि भन्नुपर्छ त्यहाँदेखि जानुपर्छ ल अन्त तिमीहरूको घरदेखिको त्यो नजिकै होइन स्विमिङ पुल ढिलो भयो भने तिम्रै घरमा बस्दा पनि हुनेरहेछ अँ अनि ल ल